अब हाम्रो दार्जिलिङ जिल्लाका आर्थिक व्यवस्थाका लागि चाहिँ अब केही महत्त्वपूर्ण उद्योगहरू चाहिँ अब उद्योग व्यवसायहरू चाहिँ अब के के छन् भन्नु पर्दाखेरि चाहिँ अब यहाँनिर कतिजनाले फुलखेतीहरू गर्छन् अब कतिजनाले डेरीहरू खोलेको छन् दुधहरू लिएर होइन बेत् ताजाताजा दुधहरू बेच्ने गर्छन् अन्त अब कतिजनाले गाडीहरू किनेर स्कुलहरू नानी स्टुडेन्टहरू खेप् खेप्छ लान्छ अनि यो बारेमा भन्नुपर्दा चाहिँ अब कति कतिजनालाई अब यो फुल फुलखेतीमा नोक्सान पनि हुन्छ किनभने वहाँहरले जति फुल किनेर लिएर बढाउनु चाहनुहुन्छ त्यसलाई कटिङहरू गरेर रोप्नुहुन्छ त्यतिबेला चाहिँ अब कतिवटा बाच् बाँच्दैनन् मर्छन् होइन उहाँहरूले सोचेको जति चाहिँ उहाँहरूले बचाउन सक्दैनन् म कोही बेला मौसमले सथ दिँदैन आ त्यसै कारणले त्यसमा उहाँहरले अब हानी पनि बोक्नु र्छ त्यो फुलखेती बर्बाद भएर जान्छ र अब यसमा धेरै राम्रो भयो भने यसैमा पनि धेरै पैसा आउन सक्छ बेचेर र उहाँहरूलाई आर्थिक सहयोग पनि हुन्छ र अब कतिजनालाई चाहिँ अब गाईहरू पालेर होइन दुधहरू डाइरीमा लगेर बेचेर डाइरी खोलेर अब त्यहीँबाट पनि आर्थिक अवस्था सुधार्न सकिन्छ र कतिजनाले अब गाडीहरू किनेर नानीहरू स्कुलको बिहान बिहान पुर्याएर मन्थली उठाएर त्योबाट पनि पैसा कमाउन सक्छन् र अब कति जग्गा चाहिँ आफ्नै प्राइभेट चियापत्तीहरू रोप्नुहुन्छ र त्यो चियापत्ती टाइममा अब बर्खाझरीमा एकदमै राम्रो हुनाले गर्दाखेरि त्यो टिपेर अब कहीँ फ्याक्ट्रीसँग जोगाजोग गरेर त्यहाँ लगेर उहाँहरलाई पनि आर्थिक स्थिति धेरै नै राम्रो भएर जान्छ र हाम्रो दार्जिलिङमा चाहिँ अब यस्तै छ फुलखेती भयो चियापत्ती खेती भयो अब सानोसानो डाइरीहरू खोल्यो यहीँबाट चाहिँ हाम्रो एकदमै राम्रो आर्थिक सुधार हुन्छ र अब यसमा कोही बेला अब नोक्सान पनि हुनजान्छ अब यही भन्न चाहन्छु म